मैले बहुतबार बाइकहरू चलाएको छु हो बाइक मतलब बाइक चलाउँदा चाहिँ के हुन्छ भने तपाईँलाई अरू टेन्सनहरूबाट अलिकति मुक्त लाग्छ बाइक चलाउँदा अर्को ऊर्जा आउँछ हैन अनि बाइक चला चलाउँदाखेरि चाहिँ अलिक मजाले हेरेर चलाउनुपर्छ नत्र भने एक्सिडेन्टहरू पनि हुनसक्छ अलिक मजाले हेरेर बुझेर चलाउनुपर्छ म बहुतबार चलाएको छु बहुतबार झरेको पनि छु तर पनि मलाई चाहिँ बाइकमा अलिकति आनन्द फिल हुन्छ किनकि यो बाइक चलाउँदा यस्तो रमाइलो जस्तो रमाइलो घरमा बस्दा मोबाइल चलाउँदा अहिले त इन्टरनेटको जमाना छ सबैले मौबाइलै चलाउँछ मोबाइल चलाउँदा जस्तो खुसी मिल्दैन त्यस्तो बाइक चलाउँदा अलग्गै खुसी मिल्छ मलाई अनि बाइक चलाउँदा फेरि चाहिँ के भन्दा हेलमेटहरू मजाले लाउनु अनि मजाले ज्यादा स्पिडमा चलाउनु हुँदैन तपाईँको अब ज्यान पनि जान सक्छ त्यसेरी चलायो भने हैन अनि बाइक चलाउँदा चाहिँ तपाईँले हेरेर बुझेर मजाले चलाउनुपर्छ मैले चलाएको छु मलाई एकदमै मन पर्छ बाइक चलाउनु बाइक चलाएपछि तपाईँको ध्यान एकदमै बाइकमै हुनुपर्छ जस्तो कि म मलाई एकदमै सबैभन्दा ज्यादा बाइक नै मन पर्छ किनकि बाइक चलाउँदा जस्तो खुसी अरूमा मिल्दैन त्यस्तो खुसी मलाई बाइक चलाउँदा मिल्छ अनि यस्तो बाइकहरू चलाएपछि चाहिँ के भने अलिकति मतलब आफूलाई खुल्ला आकाशमा उडेको झैँ लाग्छ अनि तपाईँ एकदमै मतलब स्वतन्त्र छ जस्तो लाग्छ हैन अरू मान्छेहरूको खयालहरू आउँदैन बाइकमा मात्रै तपाईँको ध्यान जान्छ राम्रो हुन्छ अनि बाइक बाइक रेसलिङमा पनि मैले भाग लिएको थियो अनि त्यसमा म जित्नु त सकेन तर मलाई बाइक चलाएर यस्तो खुसी मिल्यो मतलब बाइकमा यस्तो खुसी छ जे कि अरू चिजमा छैन मलाई एकदमै मन पर्छ बाइक अनि यस्तो बाइकहरू चलाउँदा चाहिँ तपाईँले मजाले हेरेर बुझेर सोचेर चलाउनु मलाई त एकदमै मन पर्छ बाइक हजुरहरूलाई अब के लाग्छ यसको बारेमा हैन अनि यस्तो बाइकहरू चाहिँ मजाले चलाउनु मेरो बाइक छ हिरो बाइक छ मलाई मन पर्छ मैले ज्यादातर बाइकमा मात्रै सफर गर्छ टाढो टाढो जाँदा पनि किनकि अरू चिजहरूमा त्यति मलाई मन पर्दैन गाडीहरू भयो टोटोहरू भयो रिक्साहरू भयो त्यति राम्रो लाग्दैन तर बाइकमा चलायो भने के आफू स्वतन्त्र हुन्छ एक्लै हुन्छ अनि एकदमै मन पर्छ मलाई चाहिँ बाइक चलाउन बाइकमा भनेपछि के भन्नु त आफू एक्लै हुन्छ हैन यता पछाडि कोही बसेको छ भने पनि बेसी हल्लाचिल्ला हुँदैन आफू एकदमै खुसी हुन्छ एकदमै आफ्नो धुनमा हुन्छ मजाले जे गर्दा पनि हुने आफूले अब यहाँ रोकिँदा पनि हुने त्यहाँ रोकिँदा पनि हुने जस्तो कि अरू गाडीतिर हुँदैन यहाँ रोकौँ त्यहाँ रोकौँ भन्दा अनि यस्तो बाइक चलाउँदा चाहिँ आफूलाई अलग्गै महसुस हुन्छ ऊर्जा अलिक मन पर्ने टाइपको हुन्छ हैन अनि तपाईँले बाइक चलाउँदा चाहिँ मजाले हेरेर जानेर चलाउनुपर्छ मलाई त एकदमै मन पर्छ तपाईँहरूको अब तपाईँहरूलाई थाहा होला हैन अनि अब यहाँबाट मलाई केही भन्नु छैन यति नै हो मेरो भन्ने बाइकको बारेमा